हाम्रो जलपाइगुडी जिल्लामा चाहिँ घुम्ने ठाउँहरू वा यो टुरिज्म टुरिस्ट एट्र्याक्ट ठाउँहरू चाहिँ थुप्रो नै छ जस्तै के भन्दाखेरि गजलडुबा त्यहाँनेर हाइडल प्रोजेक्ट छ अन्त त्यहाँनेर गजलडुबामा चाहिँ घुम्नु मात्रै नभएर चाहिँ त्यहाँनेर हामीले ताजा ताजा त्यो खोलाको माछाहरूदेखि लिएर जे पनि हामी यो सि फुडहरू खान्छौँ वा फोनतिर देख्छौँ त्यो सबै पाउँछौँ गजलडुबामा अनि त्यहाँनेर अहिले नयाँ त्यो ब्रिज बनाएर त्यहाँ पनि टुरिज्म स्टार्ट गरेको छ होमस्टेहरूको फेसिलिटी छ त्यहाँनेर होटेलहरूको छ र अरू पनि त्यस्तो थुप्रै छ जस्तै गोरुमारा फरेस्ट चपरामारी वाइल्ड लाइफ सेङचुरी अन्त एउटा के किल्ला पनि छ त्यहाँनेर पनि घुम्ने ठाउँहरू छ बक्सा किल्ला त्यहाँनेर पनि घुम्ने ठाउँहरू छ अन्त अहिले हालैमा चाहिँ नयाँ चाहिँ त्यहाँनेर एकदमै चलिरहेको हो टुरिज्म ठाउँ चाहिँ के हो भन्दाखेरि चाहिँ उल्टा घर भन्ने जुन चाहिँ नगरकट्टा बिचमा त्यो हाइवेको जस्तै यो मालबजार टु जयगाउँ यो हाइवेको बिचमा त्यहाँनेर चाहिँ उल्टा घर भन्ने चाहिँ एकदमै फेमस हामीले फेसबुकतिर देख्नु सक्छौँ इन्स्टाग्राममा कि मान्छेहरू प्रायः जस्तो अहिले यो ठाउँमा जाँदैछ अनि त्यहाँनेर थुप्रो उयोहरू पनि छ के अरे रिजोर्टहरू पनि छ अरे जहाँ सुइमिङ पुल अनि हामी त्यो बिहा बर्थडेहरू सेलिब्रेट गर्न सक्छौँ त्यही लाइनमा त्यो सबै नयाँ नयाँ ठाउँहरू जोडिँदै आएको छ त्यसै कारणले यो ठाउँमा चाहिँ अहिले टुरिज्मको लागि चाहिँ एकदमै धेरै अप्सन धेरै भएको छ गजल गजलडुबा गएन भने गोरुमारा फरेस्ट त्यहाँनेरि होमस्टेहरू होटेलहरू छ त्यहाँ गएन भने उल्टा घर त्यसै गरेर चाहिँ थुप्रै घुम्ने ठाउँहरू छ हाम्रोतिर